ए दाजु तपाईँको दोकानबाट मैले एउटा टी सर्ट लिएको थिएँ कि त्यो टी सर्ट त एकदमै राम्रो लाग्यो रङ्ग पनि उडेको छैन तन्केको पनि छैन एकदमै राम्रो लाग्यो हौ तपाईँको प्रडक्ट